हलो दिदी यो पऱ्यो ए मैले तपाईँहरूको वेबसाइट चेक गरेर आएको कि त्यहाँनेर तपाईँहरूको राम्रो राम्रो कलेक्सनहरू लाग्यो र नि अन्तखेरि नि मैले चाहिँ यही विन्टरको अलिकति मोटो उलनको ज्याकेटहरू अन्तखेरि ग्लोब्सहरू थुप्रै आइटमहरू लिनु थियो हो दोकानबाट अन्त तपाईँ तपाईँहरूको दोकान त दार्जिलिङमा छ नि एउटा ब्रान्च सोनादामा पनि हजुर एउटा ब्रान्च सोनादामा भएको जस्तो लागेको थियो हजुर किनकि त्यहाँनेर मलाई हजुर एक दुइवटा आइटमहरू लिनु थियो कि अन्तखेरि साइज पो के हो उयोहरू मिल्छ कि मिल्दैन भनेर नि मैले चाहिँ त्यो पिङ्क कलरको कोट हाल्नु भइराखेको छ नि तपाईँहरूको वेबसाइटमा त्यो उलनको हजुर त्यो लिऊँ भनेको थिएँ कि अन्तखेरि तर त्यसमा साइज चार्ट नै देखाएको छैन हो अन्त मलाई त मिडियम लाग्छ अन्तखेरि त्यो मेरो साइजको हुन्छ हुँदैन अर्डर गरौँ भनेको थिएँ हो अन्तखेरि चाहिँ तपाईँहरूको उयो त दोकान त भएको जस्तो लागेको थियो सोनादामा म त्यहीँ आएर भिजिट गरौँ कि अनलाइनबाट मगाउँ त्यस्तो खाले कन्फ्युज भएर चाहिँ सिधै फोन गरेको नि तपाईँलाई हजुर ए हजुर ए हजुर हजुर ए हजुर मलाई चाहिँ त्यो पिङ्क हजुर त्यो पिङ्क कोट मन परेको थियो अन्तखेरि उयो पनि सोध्नु थियो तपाईँलाई अब अलिक अरू कलेक्सनहरू पनि एड हुन्छ कि उयो दसैँ दीपावली पछाडि विन्टरको अलिक नयाँ कलेक्सनहरू आउँछ कि त्यति नै हो कलेक्सन न्यु कलेक्सनहरू एड हुन्छ ए हजुर ए हजुर ए दीपावलीको अफर अन्त तपाईँहरूको उयो दोकानमा चाहिँ उयो नानीहरूको लुगाहरू पनि पाउँछ है नानीहरूको उयोहरू क्या यस्तो लेसहरू मफलरहरू त्यस्तोहरू पाउँछ टोपीहरू ए हजुर ए हजुर हजुर ए हजुर ए हजुर मैले अस्तिको पालि पनि तपाईँहरूको दोकानबाट किनेको थिएँ नि कि त्यति बेला दार्जिलिङबाट ल्याएको थिएँ त्यति बेला सोनादामा छ हाम्रो एउटा ब्रान्च भनेर भन्नु हुँदै थियो नि त कि दार्जिलिङबाट किनेको थिएँ अन्त हजुर त्यति बेला हजुर राम्रै थियो त्यो पालिको क्वालिटी त ए हुन्छ म यस पल्ट यो विकेन्ड यो विकेन्डतिर म भिजिटमा आउँछु नि उयो के अरे उयोमा खुल्लै हुन्छ होला नि बन्द हुँदैन है बिहीवारतिर बन्द हुन्छ कि कुन बार बन्द हुन्छ तपाईँहरूको दोकान ए स्याटर्डे बन्द हुन्छ ए हुन्छ त्यो दिन चाहिँ आउनु भएन है थ्याङ्क यु हजुर हुन्छ